आमा बाबा खुसी हुनु हुँदाखेरि मलाई धेरै खुसी लाग्छ मेरो आमा बाबाले चाहिँ मैले राम्रो काम गऱ्यो भने खुसी हुनुहुन्छ अनि मलाई त्यही देखेर पनि खुसी लाग्छ अनि मलाई चाहिँ फोन चलाउँदा धेरै खुसी लाग्छ अन्त मेरो साथी भाइहरूसँग पनि घुम्नु जाँदाखेरि धेरै खुसी लाग्छ किनभने मेरो साथी भाइहरूसँग चाहिँ त्यति साह्रो भेटघाट हुँदैन कहिले कहिलेकाहीँ मात्र हुन्छ अनि हामी भेटेको टाइममा चाहिँ कहाँ कहाँ घुम्नु जान्छ हामी भेट्दाखेरि यहाँ टिस्टामा धेरैवटा ठाउँहरू छ घुम्ने जस्तै त्रिवेणी भयो त्रिवेणीतिर हामी घुम्नु जान्छ हामी हाम्रो साथीहरूको ग्रुप बाह्रजनाको छ अनि हाम्रो चाहिँ घर टाढो टाढो भएकोले गर्दाखेरि हामी त्यति साह्रो भेट्नु पाउँदिन वर्षमा महिनामा एकपल्ट भेट्नु पाउँछ त्यही भएर हामी जतिबेला पनि भेट्छ हामी धेरै एक्साइट्मेन्ट गर्छ हाम्रो हाम्रो घरमा के भएको छ अनि हामी स्कुलतिर कस्तो कस्तो मज्जा गऱ्यो त्योहरू हामी सबै सेयर गर्छ त्यति बेला चाहिँ एक अर्काको कुरा सुन्दाखेरि धेरै खुसी लाग्छ अनि हामी चाहिँ पिकनिकहरू पनि जान्छ पिकनिकमा चाहिँ के के गर्छ भन्दाखेरि हामी केकहरू कट गरेर खान्छ हाम्रो बर्थ हाम्रो साथीहरूको बर्थडे हुँदाखेरि हामी भेट्छै भेट्छ एकपल्ट वर्षमा एकपल्ट भेट्छै भेट्छ त्यति बेला चाहिँ साथीहरूलाई हामीलाई केकहरू खुवाएर हामी धेरै इन्जोयमेन्ट गर्छ खानाहरू खान्छ पार्टिजहरू गर्छ अनि त्यतिबेचा चाहिँ मलाई धेरै खुसी लाग्छ अनि मेरो आफ्नो मान्छेहरू मेरो काका काकी आमा बाबा अनि मामा माइजूहरू घरमा आउनु हुँदा पनि धेरै खुसी लाग्छ दसैँ दसैँ तिहारहरूतिर आउनु हुन्छ कहिले कहिले काहीँ भेट्नु हुन्छ तर आआफ्नो मान्छेसँग भेटेको खुसी अलग्गै हुन्छ भनेको ठिकै हो अनि मलाई चाहिँ आफ्नो मान्छेसँग भेट्दाखेरि धेरै खुसी लाग्छ उनीहरूले मेरो लागि के के सामानहरू ल्याइदिनुहुन्छ मेरो परिवारको लागि पनि के के सामानहरू ल्याइदिनुहुन्छ जस्तै अस्ति भर्खर मेरो छ्यामा आउनु भएको थियो त्यति बेला मलाई धेरैवटा स्विस्ट्सहरू ल्याइदिनु भएको थियो मेरो छ्यामा चाहिँ यहाँ हुनु हुँदैन बाहिर हुनुहुन्छ अनि छ्यामा चाहिँ दुई तिन वर्षमा एकपल्ट मात्रै घरमा आउनु हुन्छ त्यो पनि धेरै कम्ती समयको लागि आउनु हुन्छ त्यही भएर छ्यामासँग हुँदाखेरि म धेरैवटा कुराहरू गर्छु जस्तै घुम्नु जान्छु हामी घरतिर नि धेरैवटा कुरा गर्छ झ्यालमुरीहरू बनाएर खान्छ हामी त्यता धेरै एक्साइट्मेन्ट हुन्छ अनि म छ्यामासँग टाइम स्पेन्ड गर्नु धेरै खुसी लाग्छ किनभने छ्यामाले मैले भनेको कुराहरू धेरै मैले भनेको चाहिएको सामानहरू सबै दिइहाल्नु हुन्छ धेरै खुसी राख्नु हुन्छ त्यही भएर चाहिँ म छ्यामासँग हुँदाखेरि झन् बेसी खुसी हुन्छु